मेरो स्कुल महारानी म महारानीमा सानैदेखि पढेको र म सानैदेखि मारुनी डान्स गर्थेँ र म जत्ति नै डान्स गऱ्यो तेति अब फर्स्ट नै हुन्थेँ र मारुनी डान्स चाहिँ अब मेरो अब मलाई पुरा मन पर्थ्यो होइन मारुनी डान्स गर्नु अब म फर्स्ट हुन्थेँ जहिले पनि र प्रा सबैले मेरो मारुनी डान्स पुरा मनपराउँथ्यो कतितिर त मैले अब डान्स पनि सिकाएँ कतिजनालाई गाउँतिर अन्त त्यो स्कुलमा मलाई मारुनी डान्स चाहिँ अब मलाई पुरा मनपर्थ्यो र त्यो स्कुलमा जहिले पनि म फर्स्ट हुन्थेँ होइन अन्त अस्तिको योपालि पनि मैले सेप्टेम्बर एक तारिक फाउन्डेसन डे डे थियो र मैले मारुनी डान्स गरेँ र म फर्स्ट भएँ मलाई निकै खुसी लाग्यो अब सानैदेखि फर्स्ट भएर आएको र अब मलाई डान्स चाहिँ अब मेरो एम्बिसन भइसकेको छ र मलाई पुरै मनपर्छ डान्स चाहिँ मारुनी डान्स गर्नु र स्कुलमा पनि धेरै राम्रो डान्स गऱ्यो भनेर अस्ति चौरस्तामा प्रोग्राम थियो र चौरस्तामा पनि मलाई पठाएको थियो चौरस्तामा पनि अब कति अब कतिजना स्कुलमा थियो र कतिजना स्कुललाई पनि लगेको थियो र मैले पनि मारुनी डान्स गरेको थिएँ र हाम्रो स्कुल फर्स्ट भयो मैले डान्स गरेर भन्छ अब म पनि फर्स्ट भएँ अब स्कुल पनि टपमा आयो र हाम्रो स्कुल चाहिँ अब माथि चढ्यो अब मैले चाहिँ मारुनी डान्स गरेको कतिले पुरा मनपरायो मलाई अब पुरा पैसाहरू दियो खदाहरू लगायो होइन अब त्यो पैसाहरू दिएको मलाई अब पुरा मनपऱ्यो अब मलाई डान्स चाहिँ पुरा मनपरेको डान्स गर्नु नै अन्त मारुनी डान्स चाहिँ पुरा मनपर्थ्यो र त्यतिकै त्यतिकै बाहिर बाहिरतिर म डान्स गर्दा गर्दा मलाई कम् कलकत्तामा पनि पठायो र अब मैले कोसिस गर्दै आएर म कलकत्तामा पनि पुगेँ र अब मैले डान्स गरेँ अन्त मैले चाहिँ सिक्ने प्रदर्शन सिक्ने वा प्रदर्शन गर्ने चाहिँ अवसर यही पाएँ